ए हाम्रो सिन्देबुङमा देवरहरू हुनुहुन्छ उहाँहरूले गाई बस्टुहरू पाल्नु भएको छ साग सब्जीहरू लगाउनुहुन्छ अलिअलि त्यस्तो साग सब्जी पनि हुँदैन हौ अहिले त मयूर आउँछ मृग आउँछ के के जनावरहरूले खाइदिएरै साग सब्जी नै हुँदैन तल जमिन त छ नि हाम्रो जमिनहरू त यतिकै बाँझै छ हौ कसैले पनि कमाएको छैनौँ खोइ त अन्त कसले कमाइदिने र अब मान्छे पनि पाइँदैन गाई गोरु गोरु पाल्ने मान्छे पनि छैनन् अनि हाम्रो खेतीपाती बाँझै बसिरहेको छ हौ बहिनी यतिकै खोइ के गर्नु र अब